मेरो अब महत्त्वपूर्ण निर्णय लिनुपरेको समय चाहिँ अब जब मेरो वाइफ चाहिँ पेटमा थियो प्रेग्नेन्ट थियो त्यति बेला चाहिँ अब डक्टर्सले अब सिजर हुन्छ कि नर्मल डेलिभरी हुन्छ कि अब त्यसमा पुरा अब अब डक्टर्सले मलाई पुरा उ अब डिसकस हुँदाखेरि चाहिँ अब त्यति बेला चाहिँ मैले आ अब डिसिसन गर्नु नसक्दाखेरि चाहिँ मैले चाहिँ त्यति बेला आफ्नो आमासँग सल्लाह लिएको थिएँ अन्त अब ऊ पनि अब सानै थियो अन्डर एजै भएकोले गर्दाखेरि चाहिँ लास्टमा चाहिँ लास्टमा चाहिँ सिजरै गर्नुपऱ्यो तर त्यति बेला चाहिँ मैले सल्लाह चाहिँ मेरो आफ्नो आमालाई नै मागेको थिएँ